मलाई चाहिँ यो चित्र कोर्नु चाहिँ त्यति आउँदैन मलाई इन्ट्रेस्ट पनि छैन मेरो नानीहरूले चाहिँ सबजनाले चित्र बनाउँछ तर मलाई चाहिँ चित्र बनाउनै आएन